ए प्रशान्त दादा कहाँ हुनुहुन्छ हौ ए तपाईँलाई भनेको थिएँ नौ गाडी बिहान बजार जानु पर्छ भनेर ए हजुर त्यही त म त बिहान अन्त टाइममै पुग्नु पर्थ्यो दसबजे पुग्नु पर्थ्यो माथि बजारतिर काम थियो मेरो हजुर तपाईँलाई अन्त दसबजे भनेको अन्त यहीँ एघार बजिसक्यो ए हजुर त्यही त मेरो काम थियो नि हौ दस एघारबजे त पुग्नु पर्ने थियो ए हजुर ए हजुर त्यही त मेरो त्यो अफिसमा त्यो कास्ट सर्टिफिकेटहरूको लागि काम थियो होस् अब नआउनुहोस् ल हजुर अब खोइ ढिलो त भइसक्यो अन्त दसबजे पुग्नु पर्ने हजुर दसबजे पुग्नु पर्ने एघार बजिसक्यो हजुर होस् अब नआउनुहोस् अब भोलि हेर्छु भयो भने भोलितिर भन्छु नि तपाईँले सार्है ढिलो गरिदिनुभयो नि हौ मेरो खोइ यस्तो अर्जेन्ट काम थियो मेरो हजुर अर्जेन्ट काम थियो नि हौ त्यो आज जानै पर्ने म टाइममा दसबजे त पुग्नै पर्ने थियो तपाईँलाई झन् तेत्यत्रो भनेको हिजै बेलुकै मैले तपाईँलाई भनेको दसबजे चाहिँ आइदिनुहोस् भनेर भनेको खोइ त अन्त एघार बजिसक्यो अफिस र अब टाइममा पुग्नु पर्ने थियो हजुर हजुर भोलि चाहिँ कहीँ जानुहुन्छ तपाईँ ए हजुर हुन्छ भोलि कहीँ जानुहुँदैन भने चाहिँ भोलि त्यही आबो दसबजेतिर आइदिनुहोस् न अन्त हजर भोलि चाहिँ अलिक टाइममै आइदिनुहोस् हजुर यहाँबाट दसबजे हिँड्यो भने त हामी एघारबजे साढे दस एघारबजे त पुग्छौँ नि त हो टाइम ठिकै हुन्छ हो हजुर हजुर हजुर अब भोलि चाहिँ जसरी भए पनि अब त्यो काम गरिहाल्नु पर्छ हजुर टाइममै चाहिँ आइदिनुहोस् न हुन्छ हुन्छ एघारबजे चाहिँ हजुर टक्कै एघारबजे चाहिँ पुग्नु पायो भने चाहिँ तपाईँ यहाँ दसबजे टक्कै यहाँ आइपुग्नुभयो भने चाहिँ ठिक्कै हुन्छ नि त ल प्रशान्त दा हुन्छ हुन्छ हुन्छ त्यसो भए हुन्छ बिहान टाइममा आइदिनुहोस् न ल दसबजे चाहिँ टक्कै आउनुहोस् एघारबजे टक्कै पुग्नु पायो भने चाहिँ राम्रो हुन्छ